पश्चिम बङ्गाल सरकारले चाहिँ न सरकारले व्यवसायहरूले चाहिँ अब जस्तै आफूले द दोकान भयो होइन सबै कल कारखाना भयो त्यो बनाउनको लागि चाहिँ अब लोन लिनु पर्यो सरकारबाट सरकारबाट लोन लिएर अब जति सक्दो आफूले नै खट्नु पर्यो त्यो व्यवसाय गर्नलाई आफूले खटे पछि चाहिँ अब सरकारलाई लोन माग्नु पर्यो सरकारले लोन दिन दिन्छन् लोन अब लाख लाखको पुँजी ल्याएर चाहिँ लाख लाखको पुँजी ल्याएर हामीले अब उत्पादन गर्नु पर्यो उत्पादन ल्याएर त्यही चिजलाई बिक्री गरेर चाहिँ हामीले बजारमा बिक्री गर्नु पर्यो बजारमा बिक्री गरेर फेरि पैसा कमाएर चाहिँ फेरि त्यो लोन तिर्नु पनि पर्यो सरकारलाई सरकारलाई लोन तिरेर चाहिँ फेरि सेकेन्ड पल्ट पनि यसरी नै दोकानमा अब सामान भर्न पर्यो लोन लिएर ठुल्ठुलो ठुलै लोन लिएर चाहिँ सामान भर्न पर्यो फेरि सामान भरिसकेर चाहिँ फेरि फेरि अर्को लोन पनि दिन्छ जति सक्दो राम्रो व्यवसायहरू गर्यो भने चाहिँ सरकारले लोन दिन्छ फेरि दोस्रो पटकमा पनि लोन दिन्छ दोस्रो पटक लोन दिएर फेरि त्यही त्यही उत्पादन अब दोकानहरू राम्रो खोल्यो भने सामान हाल्यो भने चाहिँ हामीले फेरि त्यहीबाट ठुलो ठुलो ठुलो हुँदै धेरै लोन पाउँछ धेरै लोन पाएर चाहिँ अझ ठुलो बढ्दै जान्छ व्यवसायहरू राम्रो हुँदै जान्छ व्यवसायहरू राम्रो भए पछि चाहिँ त्यसै जति सरकारले लोन दियो उति नै हामीलाई राम्रो छ त्यो लोन तिर्न सक्नु पर्छ किनभने मान्छे अल्छे हुनु हुँदैन त्यो काम गर्नुलाई रुचि पनि हुनु पर्यो काम गर्नेमा रुचि छन् त लोन त कसरी ति तिर्नु र त्यही कारणले लोन तिर्यो भने चाहिँ सरकारले हामीलाई व्यवसाय सन्चालन गर्न उत्पादन गर्न सुधार गर्नु चाहिँ लोन लिएर चाहिँ सबै कार्यहरू पुरा गर्नु पर्छ सुधार गर्नु पर्छ जति सक्दो कार्यहरू चाहिँ व्यवसाय चाहिँ लोन लिएर नै हुन्छ अहिले चाहिँ सरकारले त्यो सुविधाहरू गराएको छ